म चाहिँ तामाङ हो र हाम्रो तामाङको तामाङै भाषा हुन्छ तमाङ भाषा बोल्नु निकै साह्रो साह्रो पर्छ गाउँ बस्तीमा गयो भने तामाङ बोल्नुपर्छ तर के गर्नु सबैजना अब सहर बजारमा बसेपछि नेपाली भाषा बोल्नै पर्छ आजकलको नानीहरूले तामाङ भाषा बोल्नै छोडिहाल्यो हामीले पनि अब पहिला त बोल्थ्यौँ अब त बोल्नु पनि कष्ट लाग्ला जस्तो भयो नेपाली नै बोल्नुपर्छ सजिलो भाषा मिठो भाषा नेपाली भाषा बोल्नु सबैलाई सजिलै लाग्छ किनकि नेपाली आजकल नेपाली सबैलाई सजिलो भाषा बनिएर गएको छ नेपालीमा जति बोल्यो त्यति राम्रो आउनुहोस् जानुहोस् बस्नुहोस् सबै राम्रो शब्दहरूले बनिएको भाषा हो र हामीले यसलाई नै संस्कृति पनि मान्छौँ त्यही भाषा नेपाली भाषाकै तर्फ गरेर दसैँ तिहार पनि मान्छौँ र हामी त्यही चालामाला सबै नेपाली चालमै छौँ अहिले पहिला त तामाङको उसमा हुन्थ्यो वेशभूषामा हुन्थ्यौँ तर अब चाहिँ सबैजना नेपाली संस्कृतिमा आइसकेको जस्तो छ सबैजना आइसक्यो आजकलको नानीहरूले पनि तामाङ भाषा बोल्नु त सक्दैन र नेपाली भाषै बोल्छ नेपाली इङ्ग्लिस बोल्छ तिनीहरूले र पढाइ पनि तिनीहरूको इङ्ग्लिस र नेपाली हिन्दीमै हुन्छ नेपालीमा आजकल पहिला त नेपालीमा स्कुलहरू लाग्थ्यो तर अब त नेपाली सब्जेक्ट नै क्लासहरू नै बन्द भयो सब इङ्ग्लिस मिडियम भइसक्यो र पनि नेपाली बोल्नु नै सजिलो छ